समयमा जुन चाहिँ नानीहरूले होस् वा हामी पनि बाल बच्चा हुँदाखेरि खेलकुद गर्थ्यौँ खेलकुदले हामीलाई शारीरिक क्षमता बढाइदिन्छ र हामीहरू खेलकुद माध्यमबाट नै धेरै आमाबाबाको शिक्षाहरू लिन्थ्यौँ र खेलकुदले हामीलाई शारीरिक क्षमता बढाइदिन्थ्यो त्यही नै खेलकुदबाट नै हामीहरू क्रिकेटहरू पनि खेल्थ्यौँ गाउँले जीवन हामीले फुट बल पनि खेल्थ्यौँ त्यसरी नै हामीले खेलकुदको महत्त्व राख्थ्यौँ त्यही नै हो हाम्रो आदर